अब मेरो घर चाहिँ बस्तिमा पर्छ एकदमै बस्तिमा अन्त त्यहाँनिर चाहिँ खेतीपाती अब जस्तै धान मकै कोदो हरू रोप्ने गर्छ अन्त त्यहाँदेखिको अब मलाई मेरो घरमा अब फुल रोप्नु एकदमै मन पर्छ गार्डनिङ गर्नु अब यस्तो हुन्छ अब घर जति नै राम्रो भए पनि अब घर राम्रो छ तर त्यहाँनिर एउटा सफा सुग्घर फुलहरू फुलेको छैन फुलहरू एउटा पनि छैन भने त्यो घर राम्रो देख्दैन अन्त त्यहाँदेखिको चाहिँ त्यसैले चाहिँ मलाई फुल रोप्नु मन पर्छ अन्त मैले फुल निक्कै रोपेको छु घरमा अब त्यस्तै कतिवटा सिजनल त्यो सिजन सिजनमा फुल्ने फुलहरू अन्त कति चाहिँ बाह्रै मासे बाह्रै महिना फुलीरहने अन्त त्यहाँदेखिको चाहिँ कति चाहिँ त्यो सिनहरू मात्रै अब जस्तै त्यो प्लान्ट्सहरू अब त्योहरू पनि रोपेको छु मैले अन्त त्यहाँदेखिको चाहिँ तिनीहरूमा अब किरा नपर्ने होइन किरा पर्छ अन्त त्यहाँदेखिको के पो भन्छ त्यो किरा पर्दाखेरि चाहिँ त्यो ग्यामेक्सन भन्ने एउटा दबाई पाउँछ त्यो चाहिँ पानीमा फिटाएर लिक्विड बनाइकन स्प्रे गर्नुपर्छ अब गर्ने गर्छु अब म चाहिँ अब मेरो फुलहरूतिर अन्त त्यसले चाहिँ त्यो किराहरू झर्छ अन्त त्यहाँदेखिको चाहिँ फुल पनि अब राम्रै बस्छ